मैले भाग चाहिँ यस्तो दौडहरूतिर चाहिँ म्याराथन भन्ने अर्गनाइज गर्थ्यो हाम्रो पहिला स्कुलमा मेरो प्रिभियस स्कुलमा त्यतिबेला चाहिँ भाग लिएको थिएँ अन्त म्याराथन भन्ने चाहिँ हाम्रो चाहिँ त्यस्तै थर्टी एट किलोमिटरहरू कुदाएको थियो होला त्यतिबेला हामीलाई अन्त यतिबेलाको एक्सपेरियन्स चाहिँ कस्तो थियो भन्दाखेरि आबो हाम्रो चाहिँ कुदाए पनि त्यस्तो एउटा उएसमा चाहिँ कुद्थेनौँ हामी स्पिड कुद्थ्यो अलिक बिस्तारो कुद्थ्यो स्पिड कुद्दै यसरी रोक्दै रोकिँदै कुद्दै कुद्दै गर्थ्यो अन्त म्याराथन भन्ने चाहिँ अब त्यसरी कुद्नु हुने थिएन रहेछ हामीले अहिले सोच्दाखेरि चाहिँ अब हाम्रो त्यतिबेला खुट्टाहरू अलिक उयोहरू पनि भएको थियो अब फ्राक्चरहरू पनि भएको थियो कति साथीहरूको अन्त कति साथीहरूको अब छातीमा सास फेर्नु नसक्ने खालकोहरू पनि भएको थियो त्यतिबेला अन्त म्याराथन भन्ने चाहिँ अब बुझ्दाखेरि चाहिँ अब एउटा दमले कुद्नु पर्ने रहेछ तर हामीले त्यतिबेला त्यो कुद्दै अब स्पिड कुद्दै रोकिँदै गरेको कारणले चाहिँ हामीलाई त्यस्तो भएको रहेछ हामीले त्यस्तो गर्नु हुने थिएन भन्ने अब अहिले चाहिँ गल्तीको एहसास चाहिँ अहिले हुँदैछ अन्त हामीले चाहिँ अब त्यति नै हो म्याराथनमा भाग लिएको थियो अरू हामीले त्यस्तो रेसहरू त लिएको थिएन लिएन पनि त्यहाँदेखिको त